सरकारद्वारा दार्जिलिङ क्षेत्रको कला र शिल्पलाई समर्थन गर्न विभिन्न पहलहरू गरिरहेका छन् जस्तै स्थानीय कारिगरहरूलाई प्रशिक्षण र समर्थन गर्न शिल्प केन्द्र र ह्यान्ड लुम केन्द्रहरू पनि स्थापना भएको देख्न सकिन्छ स्थानीय कारिगरहरूलाई उनीहरूको उत्पादनहरू प्रदर्शन गर्न र बेच्नका लागि सरकारद्वारा प्रदर्शनी र मेलाहरूको पनि आयोजना गरिरहेकै देख्न सक्छौँ

अधिक ध्यान दिनु पर्ने आवश्यक दार्जिलिङको कला र शिल्पहरूमा दार्जिलिङले हातले बुनेको तिब्बती गलैँचाहरूको भयो हातले बुनेको कपडा दार्जिलिङमा बाँसको प्रयोग गरेर बनाइएको फर्निचर टोक्रीहरूको निर्माण गर्ने कार्यलाई ढाका बुनाइ यसलाई अधिक ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ